मैले पवर ब्याङ्क किनिसकेपछि यसमा भएको उर्जाले हाम्रो सबै फोनहरू चार्ज भयो र बत्ती नभएको बेला पनि हामीलाई यसले धेरै सहयोग गऱ्यो